अनि तपाईँ तपाईँको खाली समयमा चाहिँ के गर्नुहुन्छ होला म मेरो खाली समयमा चाहिँ त्यस्तो खासै त केही गर्दिनँ तर अब मलाई चाहिँ अब मलाई स्लिप गर्नु चाहिँ एकदमै साह्रै मनपर्छ हो अनि म अब स्लिपिङमा चाहिँ एकदमै अब्सेस छु अनि मलाई चाहिँ अब खाली अलिकति फ्रि जस्ट टाइम पायो भने पनि म सानो क्विक न्याप पावर न्यापहरू लिने गर्छु अनि अँ त्यही गर्दा पनि अब बेसी अब टाइमहरू छ भने चाहिँ अब जुन मेरो उयो थियो नसकेको काम त्योहरू गर्छु अनफिनिस कामहरू गर्छु तर अब सर्ट पिरियड छ भने जस्तै एक घन्टा आधी घन्टाहरू छ भने चाहिँ म पावर न्यापहरू लिएर मेरो अब फ्री टाइम चाहिँ स्पेन्ड गर्छु अनि त्यही भएन भने चाहिँ कोही कोही बेला चाहिँ म चाहिँ अब भिडियोजहरू हेर्छु है ब्लग्सहरू हेर्छु अनि त्यही मुभिजहरू हेर्छु यति नै गर्छु म मेरो फ्री टाइममा चाहिँ